मलाई चाहिँ घरपालुवा जनावरमा कुकुर र गाई धेरै मनपर्छ किनभने कुकुर एउटा साथीजस्तो एउटा घरको सदस्यजस्तो भएर बस्छ अनि त्यो कुकुरले हामीलाई एक त चोरहरू आयो भने हामीलाई जनाउँछ पनि अनि कुकुरले हाम्रो घरको रक्षा गर्छ अन्त अरू गाईमा चाहिँ हाम्रो गाईले एउटा दुध दिन्छ गाई एउटा आमासमान मानिन्छ हामीले पुज्छौँ पनि गाईलाई

हामीले गाईलाई लक्ष्मी माता पनि भनिन्छ अनि न गाई ए के भन्छ अरू नमनपर्ने जनावरहरूमा मलाई बिरालो मनपर्दैन किनभने बिरालोले फोहोर गर्छ मैला मैला मैला गर्छ पलङमुनिहरूतिर हगिदिन्छ अनि त्यसले पुरा उयो तिछार्छ पनि अनि अर्को चाहिँ हो सुँगुर मनपर्दैन सुँगुर चाहिँ एउटा मैला जनावर हो जसले बिमारी पनि फैलाउँछ धेरै मैला हुन्छ त्यो जनावर मैलामा मात्रै बस्छ